मेरो नाम रोहेस नायक हो म बाग्राकोट जलपाइगुडी जिल्लाको हो हाम्रो यहाँ हिन्दी आदिवासी बङ्गला भाषा पाइन्छ त्यसपछाडि नेपाली भाषामा हिन्दी बङ्गला आदिवासी भाषाहरू शब्दहरू पाइन्छ